मैले मेरो जीवनमा सिकेको पाठहरूमा अनुशासनलाई म महत्त्वपूर्ण पाठको रूपमा मान्छु अङ्ग्रेजीको एउटा सानो कोटेसनद्वारा धेरै प्रभावित भए म त्यो कोटेसन पनि म यहाँ भन्न इच्छा गर्छु एक्सक्युजेज मेक टुडे इजी बट टुमरो हार्ड डिसिप्लिन मेक टुडे हार्ड बट टुमरो इजी अङ्ग्रेजीको यो एउटा सानो पङ्क्त्तिबाट म धेरै प्रभावित भएर त्यसैलाई नै अनुसरण गरेँ र हामीले दैनिक जीवनमा सानो सानो एउटा कुनै पनि आफ्नो कार्यहरू गर्दाखेरि एकदमै डिसिप्लिन भएर गरेको छौँ भने त्यसले फ्युचरमा गएर हामीलाई कुनै पनि अप्ठ्यारो परिस्थितिहरूबाट जोगाउने गर्छ भनेर चाहिँ म मैले सिकेँ मेरो लाइफमा र त्यसलाई नै म यहीबाट नै म प्रभावित भएको छु